गायन गर्नु एकदमै कठिन कार्य नै हो है त्यसमा धेरै साधना चाहिन्छ म कुनै एउटा गीत गाएँ भन्दामै त्यो गायक हुँदिनँ त्यसमा साधना हुनुपर्छ र साधनाको लागि त्यो एक दुई वर्ष साधना गरेर पनि हुने कुरा आएन

साकोदेखि तार तार सप्तकदेखि मन्द सप्तकसम्म मन्द सप्तकदेखि मध्य सप्तकसम्म पनि आफूले स्वर चलाएको हुनुपर्छ र गाउनु एउटा सहज कार्य चाहिँ होइन र त्यस्तै गाउनलाई नभने पनि सात आठ वर्षको साधना चाहिन्छ र एउटा पर्पर सिङ्गर हुनुको लागि चाहिँ त्यति